हलो भाइ मैले तपाईँको रेस्टुरेन्टबाट खाना मगाएको थिएँ है राम्रोसित आइपुग्यो टाइममा आइपुग्यो खाना तातै आइपुगेको थियो एकदमै टेस्टी लाग्यो म फेरि पनि मगाउँछु ल तपाईँको रेस्टुरेन्टबाट